मैले चाहिँ पौडी चाहिँ सानैमा खेल्न सिकेँ है अब सानैमा खेल्न सिकेँ मलाई अब मेरो दिदी थियो दिदीले सिकायो अन्त अब फर्स्ट फर्स्टमा खेल्दाखेरि त अब पुरा डर लाग्ने अनि फर्स्टमा त म अब एकताल डुबेको पनि थिएँ तर अब दिदीले नै अब बचायो फर्स्ट फर्स्टमा सिकाउँदाखेरि चाहिँ अब अन्त डुबुल्की खेल्न आउँछ मलाई त्यहाँदेखिको त्योमाथि माथिबबाट खेल्न पनि आउँछ अन्त पानीसँग चाहिँ अब फर्स्ट फर्स्टमा पुरा डर लाग्ने हेर्दै डर लाग्ने नि अब दहहरू पनि गहिरो थियो त्यो दहमा चाहिँ अब मुनि मुनि खेल्दाखेरि चाहिँ फर्स्टमा चाहिँ अब पुरा डर लाग्ने अन्त त्यहाँदेखिको पछाडि चाहिँ अब बानी भयो अन्त बानी हुँदाखेरि चाहिँ अब मज्जा लाग्ने हामी त जान्थ्यौँ खोला साथीहरू बटुल्थ्यौँ जान्थ्यौँ ए मज्जाले त्याँदेखिको पछाडिदेखिको त अब साथीहरू पनि हुन्थ्यो त्याँदेखिको डुबिहाल्यो भए पनि अब निकाल्छ साथीले भन्ने हुन्थ्यो हो अन्त मजै आउँथ्यो अनि जान्थ्यौँ खोला अब पिकनिकहरू पनि खेल्दै अब जान्थ्यौँ मजा आउँछ नि त अब यस्तो गरम महिनातिर त अब खोलातिर जानु अब पौडी खेल्नु कत्ति गरम हुन्छ हो अन्त जान्थ्यौँ लुगाहरू पनि लिएर जान्थ्यौँ लुगा धुन्थ्यौँ धुन्थ्यौँ अनि ढुङ्गामाथितिर सुकाउँथ्यौँ अन्त त्याँदेखिको पस्थ्यौँ पौडीमा त्यस्तै दुई तिन घन्टाजस्तो खेल्थ्यौँ आउँथ्यौँ प्रायः जस्तो अब स्कुलको छुट्टीतिर अब समरको छुट्टीतिर जान्थ्यौँ अब समरतिर त अब कति गरम हुन्छ होइन त्याँदेखिको साथीहरू भेला हुन्थ्यौँ त्याँदेखिको जान्थ्यौँ धेरै अब रमाइलो हुन्थ्यो खोला भनेपछि चाहिँ अब मरिहत्ते नै गर्ने अब हामी पनि अब गरममा त अब सबैलाई अब जानै मन लाग्छ खोला है कस्तो हुन्छ अन्त पानी भनेपछि अब जान्थ्यौँ पानीमा अब खेल्थ्यौँ मजै आउँथ्यो अनि मेरो साथी पनि थियो एउटा ऊ चाहिँ फेरि पुरा डढाउने सिकिसकेर पनि उ चाहिँ अब एक्दमै डढाउँथ्यो पौडी भनेपछि चाहिँ पुरा डढउने एकताल ता डुबिगएछ आमामाम् निकाल्नु हामी नै पसेर निकालेर त्यहाँदेखिको यता चाहिँ बन्द भयो ऊ खेल्न अन्त जान्छौँ हामी चाहिँ अब मजा आउँछ यस्तो झन् अब गरमतिर त झन् मज्जा आउँछ अब चिसो पानी है चिसोमा अब यस्तो गरममा खलखल पसिना आउँदाखेरि चिसो पानीमा चुर्लुम्मै डुब्दाखेरि त अब कति शीत्तल मज्जा आउँछ नि अब पौडीहरू खेल्नु चाहिँ धेरै राम्रो लाग्छ मलाई चाहिँ अब पौडी खेल्नु चाहिँ